हामीले अस्ति सल्लाह गरेको आधारमा हाम्रो जुन बाइकिङ जाने हाम्रो घुम्नु जाने जुन प्लान भएको थियो त्यो पर्सि फिक्स भएको छ र पर्सि जाँदाखेरि हामीले आफ आफ्नो बाइकमा लगाउने कस्टियुम होइन इन्कलेटहरू भयो हाम्रो जति पनि ज्याकेटहरू भयो ग्लोब्स हेलमेट पानीको बोतल पेट्रोलको लागि एउटा एक्सट्रा जार अन्त वहाँ जाँदाखेरिको लागि टेन्ट लानु पऱ्यो स्लिपिङ सुट हो यो सबै कुरा हामीले व्यवस्था यहाँदेखि नै लिएर जानु पर्ने हुने छ र हामीले आफ्नो आफ्नो घरको आफ्नो व्यस्तता काम कस्तो पाराले मिलाउने भन्दाखेरि अहिलेदेखि नै हामीले सबैले कसैको बेसी काम छ भने हामी सबैले मिलेर गरौँ कसैको काम छैन भने र कसैको काम बेसी भएको छ मान्छे छैन भने बरु बाहिरबाट मान्छे ल्याएर हुन्छ कि हाम्रो साथी भाइ मिलेर गरौँ त्यसो गर्दा पनि भयो होइन अन्त अब यहाँबाट निस्कने टाइम चाहिँ बिहान सात बजी निस्कन्छौँ हाम्रो टोटल टुर दुई दिनको हुन्छ यहाँबाट हामी जान्छौँ हामी गएर पहिला नास्ता नगरी गएको हुन्थ्यौँ होला कतिले गरे पनि नगरे पनि पहिला हामी काहीँ आधी बाटो पुगेर बाटोमा गएर नास्ता गराउँछौँ नास्ता हामीले हल्का फुल्का गरेर काहीँ राम्रो होटेलमा दिउँसो एक दुई बजीतिर राम्रै होटेलमा गएर राम्रै खाना खाऊँ मजाले भातसात खाएर हौ त्यसरी गरौँ र वहाँ हामीले होटेलको व्यवस्था अहिले नै पहिल्यै भइसकेको छ र हामीले वहाँनेरि पहिला होटेलमा चाहिँ चेक इन गरेर आफ्नो सौधापात लाग्ने पऱ्यो त्यहाँबाट त्यहाँको साइट सिइङ जुन छ त्यहाँनेरि एउटा टोटल हाम्रो दुई दिनको लागि दुइवटा होटेल एक्सट्रा एक्सट्रा भएको छ र दइवटा होटेलमा हामीले एक दिन एउटा होटेलमा स्टे गरेर त्यसको साइट सिइङ एक दिन पुरै कभर अप गरेर त्यहाँबाट एक अर्को दिन हामी अर्को जगा जानु पर्ने हुने छ र त्यो अर्को जगा गएर त्यसरी नै साइट सिइङ गरेर आउनु पर्छ र फर्कँदाखेरि हामी नियमित रूपले फर्कनु पर्छ सबैजना लाइनसँग जाँदा पनि त्यसरी नै लाइनसँगै जानेछौँ